विशेष मेरो अहिले आफ्नो काम भन्नुपर्दा चाहिँ म यहीँ गाउँकै स्थानीय स्कुलमा एउटा शिक्षकको रूपमा काम गरिरहेको छु र मेरो शिक्षाको बारेमा भन्नुपर्दा चाहिँ विशेष म पोस्ट ग्र्याजुएट सकेको हो मेरो मास्टर सकेको र मेरो प्लस अहिले बिएड चाहिँ गर्दैछु भर्खरै